तपाईँ सागर होटलबाट बोल्नुभएको हो अघि मैले दुई प्लेट थुक्पा र दुई प्लेट मोमो अर्डर गरेको थिएँ कि अन्त त्यसमा अलिक कम्ति भयो कि कम्ति अर्डर गरिपठाएछ कि अन्त अझै दुई प्लेट चाउमिन र दुई प्लेट ताइपो अर्डर गर्न चाहन्छु मेरो यो चाउमिन र ताइपो पनि एड गरिदिनुहोस् न